सामान्य के भन्छ मतलब समस्या भनेको चाहिँ हाम्रोमा अब यातायातको अब समस्या छ एक त यातायात मतलब रोड गाडीघोडाको बाटोहरू बराबर छैन र अर्को कुरो सामान्य समस्या भनेको पनि त्यही पानीको हो किनभने पानी हामीलाई मान्छेलाई मतलब प्रसस्तै हुनुपऱ्यो अनि वातावरण हाम्रो जुन चाहिँ यहाँको अब जुन अवस्था छ अहिले धेरै जमिनहरू सुकेर गएको छ कारण अब यहाँको परिवेश पनि अब ठिक नभएर हो रुखपातहरू दिनदिनै मासिँदै जाँदैछ त्यसै कारणले गर्दाखेरि हाम्रो जुन जग्गामा खालि अब गावैँ मात्रै छ यहाँ मतलब रुखपातहरू कसैले अब लगाउने गरेको छैन त्यसले गर्दाखेरि अनि मान्छेहरूले पनि सोच्नुपर्ने हो किनभने अब जग्गा जग्गा मैलाहरू छ आफै अब मैलाहरू उठाएर जलाउने काम गर्नुपर्ने किनभने फ्याँक्नु भएन प्लास्टिकहरू मकिँदैन यही समस्याहरू छ हाम्रो यो जग्गामा किनभने अब मेन चाहिँ हाम्रो अब पानी र यातायातको चाहिँ अब अनेकौँ असुविधा छ